मलाई पञ्चयात अफिसमा एउटा काम गर्नु जाँदाखेरि चाहिँ अलिकति दु ख लाग्यो केही कारण अब म एउटा अफिसियल कामले गर्दाखेरि गएको थिएँ त्यसमा लाइन लाग्दाखेरि हामी उनीहरूको आफ्नो फेमिली मेम्बर या रिलेटिभ्सहरूलाई छिटो हालेर उयो गरेको थियो त्यति बेला चाहिँ अब अलिकति दु ख लागेको छ त्यति बेला काम गर्दाखेरि चाहिँ